हेलो हेलो म साहा फर्निचरबाट बोल्दैछु हजुर को बोल्नुभएको अँ गोदरेज त मेरोमा धेरै क्वालिटीहरू छ गोदरेजहरू छ अब तपाईँलाई चाहिँ कस्तो खालको मनपर्नेछ डबल पल्लावाला छ सिङ्गल पल्लावाला छ ठुलो छ तिन तल्लावाला पनि छ तपाईँलाई चाहिँ कस्तो खालको गोदरेज चाहिएको र कुन क्वालिटीको र त्यसमा विभिन्न किसिमको काठहरू हुन्छन् कस्तो खालको तपाईँलाई चाहियो अँ छ टिकको टिकको काठको पनि छ हजुर चिज चाहिँ अलिकति महँगो पर्छ है हजुर हजुर त त्यसमा चाहिँ कति कति पल्लावाला चाहियो तपाईँलाई तिन पल्लावाला दुई पल्लावाला एक पल्लावाला कस्तो चाहियो हजुर हजुर हजुर हजुर हजुर हजुर ह तर पनि त तर पनि तपाईँलाई अब कस्तो मनपरेको छ त्यो खालको तपाईँले भनिदिनु भयो भने म गोदामबाट निकालेर राखिदिन्छु बाहिर तपाईँले आएर हेर्नु सक्नुहुन्छ अँ हुन्छ

हजुर हजुर हजुर हजुर हुन्छ त्यस्तै तपाईँले अगर हेरेर आफू हिसाबले तपाईँले दिनुभयो भने त्यो झन् राम्रो झन् मजबुत बन्छ राम्रो बन्छ मेरो मिस्त्रीहरू पनि यही हुन्छ तपाईँले आएर मिस्त्रीहरूलाई देखाएर यो टाइपको भनेर भनेर तपाईँले भन्नुभयो भने हुन्छ होइन अनि काठ कुन चाहिँ हो त्यो चाहिँ

हजुर सनडे चाहिँ सनडे चाहिँ दिनमा बाह्र बजीबाट तिन बजी तक यसो बन्द हुन्छ अनि बाँकी टाइम त बिहान बेलुका खुल्लै हुन्छ बाँकी टाइम त एनिटाइम म नभए पनि मेरो मिस्त्रीहरू व्यावसाहिकहरू बसेको हुन्छ आएर भेट्दा भइहाल्छ र यो नम्बरमा कन्ट्याक्ट गऱ्यो भने म भनिदिई हाल्छु म मिस्त्रीहरूलाई मिस्त्रीहरूले गएर नभए तपाईँको घरमा पनि आएर गरिदिनु सक्छ काम मेरो त होम डेलिभरी पनि छ होम डेलिभरी सर्विस पनि छ त्यो पनि भइहाल्छ हजुर हजुर हजुर हजुर त्यो काठ काठ त तपाईँले टिकको भन्नुभयो टिकको काठमा त बन्छ तर त्यसमा चाहिँ अलिकति प्लाईहरूको पनि युज हुन्छ होइन त प्लाई चाहिँ तपाईँलाई अब कुन खालको प्लाई हाल्नुहुन्छ होइन दुई तिन किसिमको प्लाई पाउँछ होइन त्यसले गर्दाखेरि तपाईँ आफै चोइस गरिदियो भने चाहिँ राम्रो हुन्थ्यो ल ल हुन्छ त ल त आउनुहोस् दोकानमा आउनुहोस् त भइहाल्छ ल त अहिले